मैले देव भन्ने एउटा कुकिङ कक्षामा गएर बेकरी आइटमहरू कुकिजहरू कसरी बनाउने भनेर सिकेको थिएँ मैले आफै पनि पहिला जान्दथेँ कि कसरी खाना बनाउनु यो बेकिङ आइटमहरू अलिअलि जान्दथेँ युट्युबबाट सिकेर पनि जान्दथेँ तर युट्युबबाट सिकेर या भिडियो हेरेर सिकेको र कुकिङ कक्षामा गएर सिकेकोमा धेरै फरक हुँदो रहेछ हामीले यो अरूले जानेको मान्छे हाम्रो गुरुहरूले जानेको हेरेर राम्ररी सिकेर उनीहरूको इन्सट्रकसन अनुसार हामीले प्रोसेस कसरी गर्ने जस्तो कि हामीले मैदामा कति हाल्नु पर्छ अन्डा कसरी फिट्नु पर्छदेखि लिएर हामीले कुन टेमप्रेचरमा कसरी गर्नु हो हामीले टेम्परेचर कति मेनटेन गर्नु कसरी कस फिटाइको स्टाइलदेखि लिएर हामीले यो प्रेजेन्टेसन कसरी गर्नु केकहरू बनाउँदा एउटा प्रेजेन्टेबल अरूलाई देखाउँदा पनि खाऊँ खाऊँ लाग्ने हुन्छ होइन खान मन पर्ने देखाउनु पऱ्यो हामीले यो प्रेजेन्टेबल खाना भनेको खानु मिठो मात्र भएर पनि हुँदैन मान्छेले हेर्दा नै खाऊँ खाऊँ भन्ने एउटा प्रेजेन्टेबल पनि हुनु पऱ्यो अब मान्छेहरूले भन्छन् अहिले युट्युबमा सिकिहाल्छ किन जानु पऱ्यो कुकिङ क्लास भन्दा मलाई यो कुकिङ कक्षामा गएर चाहिँ धेरै धेरै धेरै राम्रो अनुभव भयो र मैले अब एउटा बेकरी नै आफै खोलौँ कि भन्ने पनि बिचार गर्ने गर् गरेको थिएँ र त्यो त्यो सिक्नुलाई नै मैले गएको थियो यहाँ प्रेजेन्टेसनदेखि लिएर तपाईँको स्टेप बाई स्टेप कसरी गर्ने कुकिजमा कस्तो मेटिरियल हाल्नु पर्छ तपाईँले अब बजारमा त भिन्न भिन्न किसिमका धेरै प्रडक्टहरू पाइन्छ चकलेटहरूको भेराइटी डिफ्रेन्ट डिफ्रेन्ट पाइन्छ होइन फरक फरक तर अब हामीले यो फरक फरक भेराइटीमा पनि हामीले फरक फरक यो आइटमहरू कसरी कहाँ किन्नु पर्छ कस्तो किन्नु पर्छ भन्ने कुन कम्पनीको किन्नु पर्छदेखि लिएर अब कसरी बनाउने कसरी बनाउनेदेखि रेसिपीहरूमा पनि स्टेप बाई स्टेप कुन प्रोसेस अगाडि गर्दा र पछाडि गर्दा के फरक हुन्छ र के गल गल्तीहरू भइरहेछ मैले गर्दा पहिला नसिकेको बेलामा त्यो सबै जान्ने मैले मौका पाएँ र मलाई धेरै खुसी लाग्यो कि म यो कक्षामा गएर मैले धेरै कुराहरू सिकेँ अनि यसमाथि कुकिजहरू पनि बनाउने हामीले कुकिजहरू पनि धेरै धेरै प्रकारका हुन्छन् अनि ब्रेडमा पनि अब हामीले ब्रेड पनि एउटा प्रकारका मात्र हुँदैन ब्रेड बनाउनुदेखि लिएको सिकेँ कति घन्टा चाहिँ अब हामीले त्यो पास उठाएर राख्नु पर्छ होइन बनहरूको डिफरेन्ट हुन्छ ब ब्रेडहरूको डिफरेन्ट हुन्छ ब्रेडमा पनि धेरै फ्रेन्च ब्रेडदेखि लिएर मैले कसार बनाउनुदेखि लिएर सबै नै सिकेँ यो कक् यो कक्षा मैले दुइ महिनाको लागि गरेको थिएँ त्यो दुई महिनामा मैले धेरै नै सिकेँ अनि अरू अब मैले यो सिक्नुको अनुभव एकदमै राम्रो भयो म अरूलाई पनि भन्छु कि यो कक्षामा गएर सिक्नुहोस् तपाईँले धेरै नै सिक्नुहुन्छ अब अरू चाहिँ मलाई सिक्न मन परेको अरू के बिषय छ भने यो बेकरी आइटम त मैले सिकिहालेँ मालई चाहिँ अब यो कोरियन फुडमा एकदमै इन्ट्रेस्ट छ किनभने नानीहरूलाई पनि कोरियन खाना एकदमै मन पर्छ अनि कोरियन खाना सिक्नु चाहिँ पुरा मन छ किनभने जस्तो कि अब सुसी बनाउनु हुन्छ तोतबुकी हुन्छ के के डिफरेन्ट डिफरेन्ट खानाका प्रकारहरू छन् कोरियनमा यो अलिकति अहिले अब अहिलेको जमानामा यो सामग्रीहरू पनि सबै हाम्रो यो बजारमा उपलब्ध छ त्यसले गर्दा चाहिँ अहिले बनाउनु सजिलो हुन्छ कि भनेर मैले ट्राई गरेको युट्युबबाट पनि तर जति हामीले रेस्टुरेन्टमा खाएको जति हुन्छ त्यो सिम सेम टेस्ट चाहिँ स्वाद चाहिँ नआउने हुनाले अब मलाई यो खाना बनाउनु चाहिँ सिक्नु मन छ अब यसको पनि कक्षा यहाँ खोलियो भने या कसैले सिकाउने कोरियनै आएर सिकाउने भयो भने चाहिँ मलाई सिक्ने चाहिँ धेरै नै रहर छ धन्यवाद